हेलो तपाईँ हिमालयन भ्यु होटलबाट बोल्नु भएको होला हिजो मैले तपाईँको होटेलबाट चाहिँ आफ्नो बर्थडेको लागि खाना अर्डर गरेको थिएँ तर खानामा चाहिँ एकदमै नराम्रो खाना आएको हुनाले चाहिँ हाम्रो मेरो साथी मेरो हामीलाई फुड पोइजन भएको जस्तै भयो र हाम्रो पनि पैसा हो र त्यसै गरी तपाईँहरूले खाना चाहिँ अलिक राम्रो गरिदिनु राम्रोसँगले साफ सफा गरेर बनाइदिनु हुने हुन्छ होला भनेर आशा गर्दछु र यसरी तपाईँहरूले भनेको टाइममा पनि तुपाईँहरूले खाना ल्याइदिनु भएन र खाना अलिक ढिलै ल्याइदिनु भयो र पनि तपाईँहरूले त्यो खाना चाहिँ अलिकति खानामा इफेक्ट थियो र हामी त्यो खाना खाएर चाहिँ बिमारी भयौँ त्यति नै तपाईँहरूलाई हामी भन्न चाहन्छौँ र खाना चाहिँ अलिक राम्रो सर्भ गरिदिनुहोस् होला